म चाहिँ अब आमा बाबासित यात्रा गर्न चाहिँ मन पराउँछु आमा बाबासँग यात्रा गर्दाखेरि चाहिँ केहीको डर पनि हुँदैन यताउता हुने केहीको डर हुँदैन आफ्नो आमा बाबाले राम्ररी याद गर्नुहुन्छ होइन यताउता बेसी यताउता जानु पनि नि दिनुहुँदैन भनेको जस्तो पनि हुन्छ खुसी पनि लाग्छ र खुसी मिल्छ